हेलो नारेन सर ए अँ हामलाई त्यो प्रिन्सिपलले त्यो नानीहरूको चिल्ड्रेन्स डेको लागि भन्नु भएको रहेछ चोइस गर्नु भएको रहेछ दुईजनालाई है अन्त चि चिल्ड्रेन्स डेको लागि चाहिँ के के गर्नुपर्ने हो प्रोग्रामहरू चाहिँ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर त्यसो हो भने चिल्ड्रेन्स डेको लागि चाहिँ तपाईँले यसो गरौँ न त कुनै त्यो प्रोग्रामहरू नानीहरूको त्यो डान्स नृत्यहरू राखदिउँ है त्यहाँबाट एउटा सानो एउटा नाटक जस्तो पनि राखिदिउँ र उनी हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ नानीहरूको लागि चाहिँ प्याकेट लन्चमा चाहिँ के के राख्नुपर्ने हौ स्कुलमा गराउनु भन्दाखेरि चाहिँ तपाईँको यो सेन्डविचहरू कटलेट भयो तपाईँको समोसा अन्त रसगुल्लाहरू है हौ त्यस्तोहरू हालदिउँ न फ्रुटीहरू त्यही नै गरौँ न है राम्रो हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ यसो रेसलहरू पनि गराउँदै गर्नुपर्छ होला हौ है स्कुलमा टाइम टाइम पाउँदाखेरि चाहिँ हुन्छ हुन्छ हवस् थ्याङ्क यू हुन्छ हुन्छ हुन्छ हुन्छ हवस् थ्याङ्क यू